हेलो अँ यत्तिकै छु योपालि के छ हौ कसरी मनाउने हौ चाडबाड कालिम्पोङमा त्यही त है यहाँनिर लकडाउन परेर साह्रो परिरहेको छ नि यहाँ घरमा उयो घरमा सामानहरू सकिइसक्यो हो दोकानमा किन्न पनि दोकानको दोकाननीले पनि सामान सकिइसक्यो भन्छ हो त्यही त भनेको त अब अब पैसा दिँ दिँदा पनि अँ त्यस्तै छ नि हालत त के अब त्यो लकडाउन अब त्यो उयो छोरा ए छोरी पनि यता आउँछु भन्दै थियो तर अब लकडाउनको टाइममा यता कहाँ आउँछ नआउनु भनेर भनेको अब त्यस्तै भइरहेको छ हौ अँ पाहुना बोलायो भने त आफ्नो त खर्च हुन्छ तर पनि अब पाहुनालाई अब कसरी नआइज भनौँ होइन अन्त पाहुनालाई बोकिकन आऊ भन्नुपर्छ होला हौ अँ त्यही त भनेको त होइन हौ अब यता पैसा दोकाननीलाई पनि पैसै दिँदा पनि अब मान्दैन हो घरमा खाने चामल सकिइसक्यो भन्छ दोकाननीले पनि हो अँ अब अब भात खानु पनि छोड्ला जस्तो छ अँ कस्तो डरलाग्दो पहिरो चल्दैछ नि हाम्रोतिर पनि यस्तो डरलाग्दो पहिरो चल्दैछ कि हाम्रो यतापट्टिको त्यो टोइलेट थियो नि बाङ्गबुङ्ग भएछ के गरौँ के गरौँ भइरहेको छ नि अब यता गरौँ कि उता गरौँ कि अब छोरी छोरीलाई पनि म उता एउटा छोरी उता उतै पढ्दैछ हो अन्त अन्त त्यहाँदेखि त ऊ पढ्नै गएको छैन त्यता पनि खर्च हुँदैछ त्यहाँदेखि फेरि उता एउटा छोरी काम गर्नु गएको छ त्यो छोरी फर्किन्छु भन्दै थियो अब फर्किन्छु भन्दै थियो तर पनि अब लकडाउनको कारणले गर्दा फर्किनु पनि पाएकै छैन त्यो छोरी त त्यही त अब छोरी पनि आउँछु भन्दै थियो कि तर पनि अब त्यसलाई नआइज भनेको अब यता आयो भने पनि क्वारेन्टाइनमा बस्छ होइन अब त्यही त त्यही त यता आएपछि पनि अब झन् फ्यामिलीको पनि प्रेसर आउँछ होला भनेर उतै बस भनिदिएको थिएँ त्यही त हौ योपालि चाडबाडहरू पनि कसरी मनाउनुपर्ने हो भनेर सोधेको हौ म त अँ अब सघाइमागौँ भने पनि अब पो अब सधैँ ऋण दिने मान्छे पनि अब एकदम योपालि कसले ऋण दिन्छ भनेजस्तो भइरहेको छ अन्त अब ओ यहाँ भर्खर छोरीसँग बोलेर बसेको हौ अब होइन हौ छोरी पनि वापस आउँछु भन्दै थियो कि अन्त त्यही विषयमा अब दसैँ आउन आँट्यो म पनि वापस आउँछु भन्दै थियो छोरीले त्यही विषयमा कुरा गर्दै थियौँ ल ल म पनि खाना बनाउनुपर्छ ल ल